मलाई घरमा पाल्ने जनावरहरूमध्ये कुकुर मनपर्छ जो यो सबैलाई थाहै भएको कुरा हो कुकुरले

मालिकलाई कहिल्यै विश्वासघात गर्दैन र कुकुरले भनिन्छ नि कुकुरलाई दिएको खाना एकपटक दिनुहोस् खाना तपाईँले त्यसले तपाईँको त्यो गुण जिन्दगीभरि भुल्दैन र बिरालोलाई दिनुहोस् तपाईँले दसपल्ट बिसपल्टै दिनुहोस् न खाना त्यसले नेक्स्ट टाइम खाना कहीँ राखेको छ भने चोरेर खान्छ र कुकुर त्यही कारण मलाई कुकुर एकदमै मनपर्छ मेरो घरमा एउटा कुकुर छ सानो छ छ महिनाको छ र मलाई एकदमै माया लाग्छ किनभने म दिनभरि घरमा हुँदिनँ दिनभरि त्यो घर बाहिर बसिरहन्छ र त्यसलाई बाहिरपट्टि सानो भाँडामा कुकुरले खाने खाना र साइडमा पानी राखिदिन्छु र बेलुका सात बजी मात्रै आइ आउँछु म घर र त्यो बाहिरै बसिरहेको हुन्छ एकदमै त्यसले विश्वास राखेर त्यसलाई विश्वास छ कि म आउँछु घर भनेर र एकदमै माया लाग्छ र मलाई भविष्यमा पनि एकदमै राम्रो राम्रो कुकुरको राम्रो ब्रिड कुकुर पाल्ने मन छ यो त मेरो नर्मल कुकुरको ब्रिड हो यो त तपाईँको गाउँमा बस्तीमा पाइने तर पनि मलाई यसको एकदमै माया लाग्छ किनकि यसले सधैँ मेरो मा आउँछ के भन्छ सधैँ यसले मलाई पर्खिरहेको हुन्छ घरमा र यसलाई माया लाग्छ